हाम्रा गाउँका गाउँ घरका बुढा पाखा मान् मान्छेहरू चाहिँ ठुना र तास चाहिँ बेसी खेल्छ किनभने पहिलादेखि नै उनीहरू खेल्दै आएको सानोमा ठुना अहिलेको जस्तो गेम्सहरू थिएन फोनहरू थिएन उयोहरू आउँथेन त्यो गनहरू बन्नि बनिएको थिएन त्यहीकारण ठुना चाहिँ एउटा पाङरा हुन्छ त्यो चाहिँ बोटमा फल्छ त्यो टिपेर सुकाएर ल्याएर चाहिँ बनाउँछ त्यो चाहिँ पैसा अगाडि राखेर खेलिन्छ पैसा अगाडि राख्यो अनि परबाट चाहिँ त्यो हातले चाहिँ हातको बल लाएर चाहिँ त्यसलाई घुमाउनु पर्छ अनि फ्याँक्नु पर्छ लट्टु लट्टु लट्टु जस्तो पनि हुन्छ बट अलिक डिफरेन्ट लट्टुभन्दा त्यो हातले घुमाउनु पर्छ लट्टुकोमा चाहिँ डोरी हुन्छ अनि हात चाहिँ अलिक दुख्छ अनि बुढा पाखाहरूले चाहिँ तास खेल्छ तासमा चाहिँ बाउन्नवटा कार्ड्स हुन्छ फिफ्टी टू वटा हुन्छ अनि त्यसमा चारजना बसेर पत्ता बाँड्छ पत्तामा चाहिँ तेह्रवटा उयो हुन्छ नम्बर्स हुन्छ टोटल वन वन टू थर्टिन तास खेल्छ अनि त्यसरी त्यो पनि पैसाकै खेल्छ कोही बेला चाहिँ टाइम पासको लागि खेल्छ बट ठुना चाहिँ उनीहरूले पनि प्रायः मन पराउँछ बुढा पाखाहरूले त्यो सानोदेखिको उनीहरूको बाल्यकालको खेल भएर होला